दार्जिलिङ जिल्ला चाहिँ संसारकै सबैभन्दा सुन्दर जिल्ला सुन्दर ठाउँ हो र जो चाहिँ भारतको पश्चिम बङ्गालको एउटा सानो जिल्ला रहेको छ तर निकै सुन्दर सौम्य शान्त स्तरमा रहेको पाहाडी क्षेत्र हो र दार्जिलिङ जिल्लामा विशेष अ प राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्त स्तरका क्षेत्रहरूबाट पर्यटकहरू आउने गर्छन् यहाँको पर्यटन स्थलहरू आकर्षणका केन्द्रहरू विवध रहेका छन् र जस्तै अब पाहुनाहरू जस्तै आगन्तुकहरूका लागि विशेष गरेर पर्यटक स्थलहरूमा विशेष गरेर बतासीय लुप पनि रहेको छ जसमा आएर घन्टौँसम्म मानिसहरू आगन्तुकहरू त्यहाँका विभिन्न सौन्दर्यहरू टय ट्रेनमा टोय ट्रेनको आवागमन र त्या टोय ट्रेनमा बसेर अथवा टय ट्रेन हेर्नकै लागि पनि त्यो बतासे लुपमा मानिसहरू उपस्थित हुन्छन् र रक गार्डेनमा पनि रक क्लाइम्बिङका लागि न विशेष गरेरे मानिसहरू त्या रम्ने गरेको आफ्नो समय व्यतित गर्ने गरेको हामी पाउँछौँ र दार्जिलिङ पाहाडमा सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको त्यहाँको त्यहाँ अवस्थित टाइगर हिल जसबाट बिहानी को मिरमिरेमा न त्यहाँबाट पूर्वबाट उदाउने सूर्योदयको सुन्दर दृश्य पनि जुन घामको नानी भनिन्छ त्यो पनि पहिलो रूपमा संसारमा संसारको सुरुवात संसारको बिहानी पख नै देखिने जुन घामको जुन किरण छ घामको जुन सुरुवाती क्षण छ त्यो दार्जिलिङको टाइगर हिलबाट विशेष गरेर देखिने गरिन्छ यसले आगन्तुकहरूलाई पाहुनाहरूलाई लोभ्याउने गरेको छ